मलाई एउटा जुत्ता चाहिएको थियो कि अन्त त्यही हेर्नु आएको नि अँ फिफ्टिन ट्वेन्टी फाइभ हन्ड्रेडको रेन्जमा जोर्डनको चाहिएको थियो हौ मलाई म अर्क अनलाइनै गर्छु होला

हुन्छ हुन्छ मेरो जग्गा कालिम्पोङ सेभेन थ्री फोर थ्री जिरो वान

मेरो छ नम्बर छ नम्बर हेरिदिनुहोस् न कलर ब्ल्याक एन्ड वाइटमै गरिदिनुहोस् न ब्ल्याक एन्ड वाइटमै गरिदिनुहोस् न अँ क्यास अन डेलिभरी नै गर्छु होला हौ सर